हेलो हजुर भन्नुहोस् हजुर हो त हो त हो त ला तपाईँ को बोल्नु भएको हजुर ड्राइभरै हो त ड्राइभर बोलेको हजुर होइन होइन हजुर त यस्तो भयो कि त्यो के पो भन्छ यहाँ अलिक इमरजन्सी पर्यो कि हस्पिटल लानुपर्ने भयो उता गएँ कि हजुर होइन म छिट्टो गएर आउँछु नि दुई मिनट होइन होइन सर होइन कि दुई मिनट जस्तो पर्खिदिनु न हुँदैन हजुरले हजुर थाह छ कि हेर्नु न सर त्यो हतार भयो कि इमरजेन्सी परेर नि सर एक एकपल्ट एकपल्ट उयो गरिदिनु न माफ गरिदिनु न सर होइन होइन होइन सर होइन सर एकपल्ट चाहिँ माफ गरिदिनु म अब हाल्दिन त्यहाँनिर एकपल्ट माफ गरिदिनु न होइन सर हतार भयो कि यहाँनिर मैले त्यहाँ यो जुन चाहिँ हस्पिटलमा मेरो दिदी एडमिट हुनु भएको थियो कि फेरि यता अलि डेलिभेरीको केसहरू थियो नि त अन्त हतार भएर चाहिँ मैले त्यो एकछिन पार्क एकछिन त हो भनेर चाहिँ पार्क गरेर आएको नि सर म आइहाल्दैछु स्पिड कुदेर आइहाल्दैछु हजुर अँ हजुर हजुर सर हो नि हो नि सर त्यही त सर यो एक टाइम चाहिँ मलाई माफ गरिदिनुहोस् सेकेन्ड टाइमदेखि यस्तो गरिदिन म अलिक डेलिभेरी केस थियो र मात्रै म हतारिएर त्यहाँ छोडिराखे कि अब दुई मिनट कुदेर आउँदैछु सर हुन्छ हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ हुन्छ सर